रक क्लाइमिङ भन्दाखेरि चाहिँ मैले जिन्दगीमा मेरो जिन्दगीमा अहिलेसम्म रक क्लाइम्बिङ चाहिँ गरेको छुइनँ तरै पनि जिन्दगीमा लाइफमा अब अघि गएर रक क्लाइम्बिङ कुनै दिन गरिन्छ होला गर्नु मलाई धेरै इच्छा पनि छ अनि साथीहरूले मेरो धेरै साथीहरू छन् रक क्लाइम्बिङ जसले रक क्लाइम्बिङहरू एक्टिभली गर्छन् अनि तिनीहरूको सुझाउहरू लिएर म कुनै दिन रक क्लाइम्बिङ गर्नेछु